मलाई लाग्छ जीवनमा खेलकुद धेरै महत्त्वपूर्ण छ किनभने खेलकुदले मानिसलाई स्वस्थ बनाउनमा ठुलो मदद गर्दछ अनि स्वास्थ्य नै हाम्रो धन हो खेलकुद निरन्तर गर्नाले हामी जा जा जाँगरिलो फुर्तिलो हुनको साथै बलियो पनि हुन्छौँ हामीमा पोजिटिभनेस पनि आउँछ खेलकुद गर्नाले जीवनमा कुनै पनि काम गर्न अअल्छी लाग्दैन अनि मानिस सफल बन्न सक्छ खेलकुदले शरीर स्वस्थ बनाउनको साथै मानिसको सोचाइमा पनि राम्रो परिवर्तन ल्याउँछ यसैले खेलकुदको महत्त्व ठुलो छ खेलकुद गर्नाले सम्पुर्ण शरीरको व्यायाम पनि हुन्छ